यो माइती होटल हो मलाई नानी नानीको बर्डडे छ मलाई चालिस थाल खानाको अर्डर गर्नुपऱ्यो भनेर नि खाना चाहिँ एकदम सादा होस् सब्जीहरू पनि सादा नानीहरूको लागि हो मासुहरू पनि एकदम सादा गरिदिनु होस् चालिस थाल खाना अन्त त्यसमा मिठाईहरू पनि पचास पचासवटा जस्तो मिठाई पनि पठाइदिनु होस् अन्त खानाहरू चाहिँ एकदम राम्रो होस् केक पनि पठाइदिनु होस् मा मासुमा चाहिँ चिकन पठाइदिनु होस् यो खाना चाहिँ भोलि सात बजीभित्रमा पठाइदिनु होस् न मेरो एड्रेसहरू त तपाईँलाई थाहा होला थाहा छ होला त्यहीँनिर सात बजीभित्रमा ल्याइदिनु होस् न खानाहरू